अब मलाई खुसी चाहिँ अब कुन बेला लाग्छ भने अब है जन जुन बेला चाहिँ अब फ्यामिलीसँग जस्तै अब मेरो सासू ससुरा हस्बेन्ड नानीहरूसँग है अब कतै अब घुम्नु डुल्नु जाँ जाँदाखेरि चाहिँ मलाई अब एकदमै खुसी लाग्छ वर्षमा हामी अब एकपल्ट एक एकपल्ट अब घुम्न चाहिँ जान्छौँ अनि त्यति बेला चाहिँ मलाई अब नानीहरूसँग टाइम नानीहरूलाई अब परिवारलाई टाइम दिँदा परिवारसँग टाइम उयो गर्न पाउँदा चाहिँ एकदमै खुसी लाग्छ